हेलो हवस् हजुर सर भन्नु होस् न हजुर हजुर हजुर भन्नु होस् न ए हजुर हजुर मेरोमा एकदम एभाइलेभल छ सबै छ तपाईँलाई के के चाहिन्छ भन्नु होस् न आउनु होस् न पहिला मेरो पसलमा आउनु होस् न हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर आउनु होस् न मेरोमा काफी छ

हजुर हजुर हजुर ए अच्छा अच्छा भने पछि ठुलो ठुलो रहेछ छ त्यो मेरोमा त्यो छ कि सामानहरू तपाईँको त्यो हेरी हेरी हुन्छ त्यसको अब त्यो अलिक सरल दामको पनि छ महँगो दामको पनि छ कि अब त तपाईँ आउनु होस् पहिला सामान हेर्नु होस् कि हजुर त्यो रेट त मिलिहाल्छ त्यो तपाईँहरूकै लागि त मैले यहाँनेर दोकानमा राखेको छु हो आउनु होस् न तपाईँलाई कुन इच्छा लाग्छ कलर कुन चाहियो है आउनु होस् हजुर हजुर हजुर हजुर हजुर ए अच्छा अच्छा हजुर हजुर त हजुर हजुर हजुर हजुर हजुर तपाईँको तपाईँको त हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अब हजुर हजुर चियरहरू छ त अब त्यो पनि तपाईँको त्यसको उयो हेरी हेरी छ त्यो तपाईँले अब कुन खाले ल्याउनु हुन्छ अलिक राम्रो दामको ल्याउनु भयो भने छ ठिकैको नर्मल दामको ल्याउनु भयो भने पनि छ नि आउनु होस् न तपाईँ निस्कनु होस् न सर तपाईँ निस्कनु होस् कि मिलिहाल्छ नि तपाईँहरूकै लागि नै हो मैले यो दोकानमा राखेको आउनु होस् न आउनु होस् न गोद्रेजहरू पनि छ तपाईँको हजुर हजुर हजुर हजुर हजुर भइहाल्छ मिलिहाल्छ अब तपाईँलाई म अहिले भनिहाल्दिनँ हो तपाईँ आउनु मात्र होस् न आएर हेर्नु होस् न हुन्छ आउनु होस् न कहिले भोलितिर निस्कनु हुन्छ ए हजुर हजुर हजुर बाहिर हुनु हुन्छ होला ए आज जे ए हजुर हजुर ए हवस् हवस् हुन्छ हुन्छ हजुर हजुर आउनु होस् न रात चाहिँ नपरी आउनु होस् कि अलिक डेमा आउनु होस् कि भेट्नु हुन्छ नि हुन्छ हुन्छ हुन्छ